संरक्षणको निम्ति आफ्नो हामी भेषभूषाहरू हामी आफ्नो छोराछोरीलाई बाहिर जाँदाखेरि उहाँले आफ्नो संस्कृतिहरू बिर्सिने गर्दछ तर म चाहिँ आफ्नो छोराछोरीलाई घरमा फर्किआउँदा उनीहरूलाई म आफ्नो संस्कृतिको बारेमा म सिकाउँछु ताकि त्यो आफ्नो संस्कृतिहरू उनीहरूले भुलिनु नसकेको होस् भन्ने मेरोमा यही नै उनीहरूलाई सुझाउ छ